आजकल सबैभन्दा बढी प्रयोग हुने एप्स हाम्रा व्हाट्सएप्प है जुन व्हाट्सएप्पबाट हामीले एकदमै सहजै हामीसँग टाढामा भएका हाम्रा आफन्तजनहरूसँग बात गर्न सक्ने छौँ है अझै बडो कुरा त्यो के हो भन्दाखेरि हामी भिडियो कल है त्यो एप्सबाट हामी भिडियो कलमा पनि बात गर्न सकिन्छ जुन चाहिँ चाहिँ एक अर्कालाई हेरेर पनि हामी बात गर्न सकिन्छ त्यो एपबाट हामीले फोटो है कुनै पनि डोकुमेन्ट्स कुनै पनि अब हामीले मिडिया जुन चाहिँ हामीले भिडियो सिडियो पनि पठाउन सकिन्छ है भन्नु पर्दाखेरि है अब स्मार्टफोन हामीले चलाइ त राखेकै छौँ है त्यो हाम्रो लागि एकदमै फाइदाजनक छ है हाम्रो तकनिकी हिसाबले है जुन टेक्नोलोजीको हिसाबले हामी जुन प्रकारको हाम्रो है एउटा लाइफमा बढोत्तरी भइरहेको छ है एकदमै फाइदाजनक छ है हामी जुन जग्गामा छौँ है एकदमै हामीले यसको फाइदा उपभोग गर्न पाइरहेका छौँ र हामी हामी यहाँ मात्रै होइन विशेषगरि सारामा संसारमा बस्ने जत्ति पनि उपभोक्ताहरू छन् उनीहरूले धेरै फाइदा उठाइरहेका छन् है तर कहीँ कतै कहीँ न कहीँ पनि हेर यस्को बेफाइदा पनि भइरहेको छ यसको बेफाइदाहरू धेरै छन् यस एप्स यस मोबाइलको थ्रु है धेरै क्राइमहरू पनि भइरहेको छन् है जसमा कि ब्याङ्क को खाताबाट पैसा लुटिने कामहरू है जुन चाहिँ चाहिँ एकदम सहजै रूपमा हामीले हाम्रो ब्याङ्को खाताबाट पैसा झिक्ने काम गरिन्छ है जुन चाहिँ चाहिँ क्राइम भनिन्छ है स्केम भनिन्छ है त्यो चाहिँ एकदमै नराम्रो कुरो हो भइरहेको छ हाम्रो यो संसारमा जुन चाहिँ स्मार्टफोनद्वारा मान्छेलाई फकाइ फुकाइ गरेर है अलिकति भए पनि एउटा रोजगार गरेर कमाइएको पैसालाई होइन एकदमै सहजै रूपमा मान्छेहरूले है लुटेर लान्छन् है र यस स्मार्टफोनको है फाइदा त धेरै छ है हामीले संसारमा भइरहेका हरेक कुराहरू देख्न सकिन्छ तर धेरै जसोले यसको बेफाइदा पनि लिनेगर्छ है जुन चाहिँ चाहिँ हो हाम्रो गाउँ घर संसारमा है यस मोबाइलद्वारा नै कतिजनाको सम्बन्ध टुटिरहेको छ है एउटा विवाहित जीवनमा पनि यसको धेरै नै असर परिरहेको छ जुन चाहिँ चाहिँ एकदमै भन्न पर्दाखेरि एकदमै बेफाइदा नै भन्न सकिन्छ यस कुरालाई है जुन चाहिँ चाहिँ कति सम्बन्धहरू टुट्न गइरहेको छ है एउटा एकजनाको बुढी अर्कोसँग एकजना बुढा अर्कोसँग है यस्ता बेफाइदाहरू धेरै छन् जुन घर संसार तोडि्ने गरिन्छ अनि अर्को कुरा अहिले हालैका बाल बालिकाहरूले गेम्स खेल्ने गर्छन है यस मोबाइलद्वारा यस स्मार्टफोनद्वारा गेम्स खेल्ने गर्छन् त्यो गेम्सले गर्दा है त्यो नानीहरूको पढाइमा धेरै असर परिरहेको छ है एकदमै एकदमै यो बेफाइदाको कुरा हो है समयमा समय बर्बाद है पढ्ने समयमा गेम्समा समय बिताइरहेका छन् है यस्ता धेरै कुरा छन् जुन चाहिँ चाहिँ बेफाइदाहरू छन् है आजकल यस स्मार्टफोनले धेरै नै फाइदा पनि गराएको छ अनि धेरै नै बेफाइदाहरू पनि गराएको छ जुन चाहिँ चाहिँ हाम्रो लागि एकदमै सोचनिय कुरा हो है